गुड आफ्टरनुन रिन्जङ अँ खालि छु त भन न लाग्छ त

ए लाग्छ त सधैँकै टाइममा तिमीहरूको अहिले आउनु नि अनि किन केही सोध्नु थियो ए ठिक छ ठिक छ तिमी एक काम गर्नु सक्छौ नि तिमी फर्स्ट सिफ्टमै आउ अनि तिमी लास्ट सिफ्टसम्म बस न ल अन्त घरकोहरूलाई पहिल्यै भनिराख ढिलो हुन्छ भनेर लिनु आउनुको लागि पहिल्यै भनिराख्नु त्यसो गर्दा हुन्छ नि तिमीलाई जे जे एक काम गर अहिले तिमी प्र्याक्टिस गर्दै गर तिमी प्र जे जे जानेको छैनौ त्यसलाई क्वेसनहरू सबै त्यसलाई लेखेर राख अनि जब बेलुका आउँछु तब तिमीलाई जे जे जुन जुन कोही क्वेसनमा डाउट छ त्यो मलाई ल्याएर सोध म त्यो सबै तिमीलाई सिकाइदिन्छु नि ल अँ अँ अँ ल ल तिमीहरूलाई अस्ति पनि भनेको थिएँ त अन्तखेरि त्यस्तो खालके केही क्वेसन्सहरू छ भने तिमीहरू आउनु बित्तिकै सबसे फर्स्ट मलाई त्यो क्वेसन्सहरू सोध अब त्यहीमाथि फेरि तिम्रो इक्जाम पनि छ अब अलिकति दुःख पनि गर्नु पऱ्यो तिमीले होइन मैले त तिमीहरूलाई जे जे पहिल्यैदेखिको भन्दै आएको नि त के के जान्दैनौ के के बुझेको छैनौ त्यो मलाई समयमै सोध भनेर होइन तिमाहरू अरू बेला चाहिँ टाइम वेस्ट गरिबस्छौ अहिले अब इक्जाम आयो अब तिमीहरू अत्तालिनु थाल्छौ यसो गर न बेलुका आज बेलुकासम्म बस्नु पर्छ घरमा बाबा आमालाई सबैलाई भनेर आउनु आजु मिसले अलिक लामो सिकाउनु हुन्छ अरे बेलका लिनु आउनु ढिलो हुन्छ भनेर भन्नु हुँदैथ्यो भनेर अन्त तिम्रो क्लासको साथीहरूलाई पनि भनिराख आज मिसले यस्तो यस्तो गर्नु हुन्छ अरे हामीलाई लामो राख्नु हुन्छ भनिराख हो अन्त उनीहरूलाई पनि सँगै लिएर आउ न अन्त खासमै अब भन त के

अँ अँ अँ ल ल ल उसलाई पनि भन हो उसलाई पनि भन उनीहरूलाई पनि त्यही भन जे मैले तिमीलाई भनेको छु त्यही भन्नु जति पनि उनाहरूलाई असुविधाहरू भइराखेको छ त्यो त्यस म्याथ्समा त्यो चाहिँ बेलुका ल्याएर त्यो मलाई सबै सध् सोधिहाल्नु भन उसले नजानेको कुरा तिमीले पनि सिक्छौ तिमीले नजानेको कुरा उसले पनि सिकिहाल्छ सबैजनालाई साथैमा राखेर सिकाइदिहाल्छु अँ अँ अँ अँ म त्यही सरकै तरिकाले सिकाइदिन्छु नि ल ल ल ल ल ल ल ल ल ओके